विचाररतक पुस्तक मा हरू धेरै जस्तो परेका छन् यी पुस्तकहरूबाट पनि हामीले धेरै ज्ञानहरू लिन सकेका छौँ हा अनि यस्तो बुक्सहरूले हामीलाई यस्तो किताबहरूले हामीलाई हाम्रो विचारहरूमा कसरी परिवर्तन आउँछ है अनि हामी कसरी पोजिटिभ सठिक अनि पोजिटिभ वेमा कसरी सोचेर यो कामहरू कुनै पनि कामहरू गर्न सक्छौँ भन्ने कुराहरू हेर यस्तो पुस्तकहरूले हामीलाई दिन्छ जो चाहिँ हाम्रो लागि एउटा ज्ञानवर्धक पनि हुन्छ धेरै हामीलाई यस्तो कुराहरूमा गाइडेन्स पनि हामीलाई मिल्छ अनि यो एकदमै राम्रो छ है राम्रो हुन्छ यस्तो बुक्सहरू पढ्नु हाम्रो जीवनमा पनि एउटा किताब पढ्ने आदतहरू हाल्यौँ भने हामीलाई एकदमै राम्रो हुन्छ अनि म यस्तो कुनै पनि यस्तो यो किताब पढ्ने क्लबहरूमा सामेल त छुइनँ तर म आफ्नै घरमा बुक्सहरू लिएर पढ्ने गर्छु